ए हेलो दिदी ए नमस्ते म कलकताबाट बोलेको कि ए हामी कर्सियङ घुम्नु आउँदै थिएँ दुई दिनको लागि अन्त हामीलाई एउटा गाइड चाहिएको थियो त्यही भएर कल गरेको हौ तपाईँको नम्बर पाएँ कि अन्त हजुर गाडीसँगै गाइड अन्त कति पर्छ होला है दुई दिनको लागि हजुर ए सात हजार त ज्यादा भयो नि दिदी अलिक कम्ती गरिदिनु नि त हजुर हजुर ए हजुर हजुर ए ए हजुर अलिक छ हजारहरू हुँदैन छ हजारसम्म

ए हुन्छ दिदी ए हुन्छ हुन्छ डेटहरू पनि म पछि कल गर्दा भन्छु नि ल डेटहरू हाम्रो फ्लाइट त बिहान नै नौ बजीको छ हो एघार बजीसम्म त आइपुग्छु होला सायद एघार बाह्र बजी ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु दिदी